हाम्रो यो छोरी छोरी नाइनमा छ हो अन्त छोरा अब एउटा छोरा जेठा छोरालाई कलेज लगाउँ भनेको अन्त यो कालिम्पोङमा चाहिँ कस्तो कस्तो चाहिँ त्यहाँ चाहिँ कुन चाहिँ स्कुल चाहिँ राम्रो छौ

ए भनेपछि त्यो राम्रो स्कुल चाहिँ कुन चाहिँ खासमा चाहिँ कुन चाहिँ चाहिँ छ भन्नुहोस् त यो प्रनाइ पनि राम्रै छ हगि अन्त यो अँ अँ कुमुदिनी पनि राम्रै छ ए

त्यही त मेरो पनि जेठा छोरालाई कलेज हालिदिनु पऱ्यो भनेको कि अब यसो तपाईँसँग यसो अब कुन चाहिँ स्कुल चाहिँ राम्रो छ भनेर तपाईँलाई चाहिँ अब यसो मैले भनेको नि भाइलाई

अब त्यो एडमिसन यो फिस चाहिँ कति लाग्छ कुन्नि त्यहाँ तपाईँलाई थाहा छ मैले फर्स्टमा मैले सुन्दाखेरि चाहिँ मैले चाहिँ अब अर्काको मुखमा सुनेको हुनु चाहिँ म त्यहाँ चाहिँ कुन चाहिँ स्कुल राम्रो छ म त्यहाँ त गएको छुइनँ त्यहाँ सुन्दा चाहिँ फर्स्टमा चाहिँ अँ कति एघार हजार चाहिँ तिर्नुपर्छ भन्ने सुनेको थियो एघार चाहिँ एडमिसन त्यो फिस तिरेर मात्रै त्यहाँदेखि चाहिँ कलेज जोइन गर्नुपर्छ भन्दाखेरि चाहिँ मैले तपाईँलाई चाहिँ कन्ट्याक्ट गरेको अब कुन चाहिँ चाहिँ त्यो कलेज चाहिँ राम्रो छ भनेर चाहिँ अब थाहा छ कि भनेर चाहिँ भाइलाई कन्ट्याक्ट गरेको नि ए भनेपछि अब त्यहाँ भनेपछि चाहिँ त्यहाँ अब कुन चाहिँ भने चाहिँ त्यो

अँ कालिम्पोङ कलेज कालिम्पोङ कलेज चाहिँ अब त्यहाँ त्यो उएसमै जानुपऱ्यो हगि हुन्छ हुन्छ तेसो हो भने हुन्छ हुन्छ मैले बुझेँ ल थ्याङ्कयू भाइ